जुन लागेको दिनमा चाहिँ ध्रुव तारा पनि देखिने गर्छ त्यही ध्रुव तारालाई हेर्नको लागि म एकान्तमा बसेर हेर्नको लागि एकान्तमा बसेर आनन्द लिएर ध्रुव तारालाई हेर्छु र आकर्षित हुन्छु